हाम्रो रा राज्यमा अरू राज्यको तुलनामा यातायात सेवनको स्थिति माध्यम छ जस्तै बस ट्रेन दु ट्रेनहरूद्वारा मानिसहरूले यातायात गर्न चाहन्छन् यहाँ यातायातको निम्ति नर्थ बेङ्गल स्टेट बस कर्पोरेसन एनबिसिपी छ जसद्वारा सिलगढीदेखि दार्जिलिङ अनि दार्जिलिङदेखि सिलगढी अनि कालेबुङदेखि दार्जिलिङ अनि दार्जिलिङदेखि कालेबुङमा बस चाहिन्छ यसै गरी मिरिक कर्सियङमा पनि बसको सेवा छ दार्जिलिङमा टोई ट्रेन छ जो दार्जिलिङदेखि सिलगढीसम्म चल्छ अनि बिचमा सोनादा कर्सियङ पनि भेट्छ दार्जिलिङमा यातायातको माध्यम सुरक्षित हुन्छन् हाम्रो दार्जिलिङ हिल स्टेसन भएकोले घुमाउरो बाटोहरू धेरै छन् अनि हेर्दाखेरि बाटाहरू बाटोहरू डरलाग्दो देखिए तापनि यस्तो एक्सिडेन्ट जुन चाहिँ हुँदैन तर कहिले काहीँ चाहिँ चालकहरूको कारणले दुर्घटना घटन सक्छ मानिसहरू अहिले त ज्याद ज्यादा जस्तो बसमा नै ट्रेभल गर्न रुचाउँछन् किनभने बसको भाडा कम्ती हुन्छ अनि अहिले बाटो पनि खुला भएको कारणले समयमा नै आफ्नो ठाउँमा पुग्छ तर हाम्रो कतिपय कुरामा सुधार ल्याउन पनि जरुरी छ सडक राम्रो अनि फर फरका किलो बनाउन पर्छ ट्राफिक जाम हुन दिनुहुँदैन बाटोमा भएको खाल्टाहरू सबै पुरेर तथा राम्रो बनाउनु पर्छ